मैले मेरो खेत बारीमा गुवाहरू लगाएको छु कुचोहरू लगाएको छु कम्ती मात्रामा साग सब्जीहरू पनि लगाएको छु र त्यो सब्जीहरूबाट हामीलाई बिहान बेलुका खान पुगिराखेको छ हामीले बजारबाट किनिरहनु पर्ने आवश्यक छैन र कुचोहरूबाट पनि थुप्रै सहयोग भइरहेछ आर्थिक सहयोग भइराखेको छ कुचोहरूबाट हामीले बर्सेनी एक लाख देखि डेढ लाख हाम्रो कमाइ भइराखेको छ जस्तै त्यसरी नै गुवाहरूबाट पनि हाम्रो एक लाखदेखि डेढ लाख रुपियाँ हाम्रो बर्सेनी आय स्रोत हुन्छ र यो कुचोबारी र गुवा खेतीबा खेतीबाट नै हामीले अहिलेसम्म जीवन बिताइराखेका छौँ